मैले अब रोपेको फुलहरू फुलेको देख्दा होइन आफ्नो गार्डेनमा त्यसरी अब मैले स्याहारेको फुलहरू अब ग्रोथ भएको देख्दा चाहिँ अब मलाई पुरा खुसी लाग्छ अझै अब त्यो फुलहरू अब त्यो त्यसको त्यो ग्रोथ एन्ड डेभ्लोपमेन्ट देख्दाखेरि चाहिँ मलाई अझै अब इन्सपायर हुन्छु म होइन अब फुलहरू रोप्नुमा अझै अब डिफ्रेन्ट डिफ्रेन्ट अब प्लान्टको भेराइटिजहरू ल्याएर मलाई रोप्नु मनलाग्छ अब राम्रो अब ग्रोथ भयो भने त पुरा खुसी लाग्छ अझै अब स्याहार्नु मनलाग्छ इन्सपायर पुरा हुन्छु र माइन्ड पनि अब पुरा फ्रेस हुन्छ आफूले अब केही अब राम्रो गर्दाखेरि अब राम्रो रोपेर अब त्यसको अब राम्रो फ्रुट आयो भने एकदम हेप्पी फिल हुन्छ